ग्रामीण क्षेत्रको कृषकले सामना गर्नुपर्ने चुनौतीहरू धेरै छन् जस्ता कि लाइक सबसे ठुलो त हामी हो हाम्रो लाइक टेक्निकल फेलियर्स है त्यहाँसम्म टेक्निकल्सहरू जति उनीहरूलाई प्रोभाइड गर्नुपर्ने हो त्यो सबै सायद छैन होला जति अरू जग्गामा एड्भान्स जग्गामा है त्यो टेक्नोलोजी युज गरेर फसलहरू उमारिन्दैछ भने त्यो अनुसारको त्यो कुनै पनि हाम्रो ग्रामीण क्षेत्रमा अहिलेसम्म प्रोभाइड गरिएको छैन अनि उहाँहरूले जति ज्यादा मिहिनेत गरेर त्यो सबै फसलहरू उनीहरूले गर्नुहुन्छ है त्यो अनुसारले उनीहरूले सबभन्दा ठुलो त फाइनेनसियली उनीहरूले त्यो लाइक जति उनीहरूको मिहिनेत परेको छ त्यतिको उनीहरूले पैसा पनि त्यहाँ मिल पाउनु हुँदैन मौसमले पनि उनीहरूलाई धेरै नै साथ दिएको छैन जस्तै लाग्छ किनभने हाम्रो हाम्रो हिली एरियामा साह्रै नै छ घरि घाम लाग्छ घरि एक्कासी बाढ आउने घरि पानी आउँछ है त्यो सबैले उनीहरूको जुन चाहिँ फसलमा पनि धेरै नै लाइक उनीहरूलाई प्रबलम भएको छ होला जस्तो चाहिँ मलाई लाग्छ है